खानाहरूमा भन्दाखेरि त अब नर्मल्ली घरको है घरमा पकाइने दाल भात तरकारी अचारहरू त त्यो त एकदमै सिम्पल कुरो हो है मासुहरू पकाउनु सक्छु म है धेरै प्रकारले पकाउन सक्छु म र त्यो कस्तो कस्तो पाराले मसलाहरू लाउनु पर्ने त्यो कुराहरू है हुन्छ अनिखेर खाना पकाउन छोडी अरू म यस्तो सिङ्गडाहरू पनि बनाउने गर्छु सिङ्गडा है जुलेबी है सिङ्गडाहरू भन्न पर्दाखेरि नर्मल्ली अब एउटा मैदालाई मैदामा के अरे अलिकति डाल्डा लगाएर या त रिफाइन्ड लगाएर मुसेर होइन डो बनाएर त्यसमा आलु उसिनेर त्यही मसालाहरूमा के अरे हल्दी भयो थोरै जिरा है लसुन पियाजहरू लगाएर चाहिँ आलुलाई पकाएर चाहिँ त्यहाँदेखि त्यो एउटा आलुलाई एकदम तरकारी जस्तो बनाएर त्यहाँबाट यता त्याो चाहिँ डोलाई चाहिँ सानो सानो टुक्रामा डल्लो पारेर बेह्रेर दुई टुक्रा बनाएर है त्यस्तो पाराले बनाइन्छ र त्यस्तो कुराहरू पनि मलाई बनाउन राम्रोसँगले आउँछ जस्तै जुलेबीमा हो भने तपाईँको मैदालाई दुईदिन जस्तो अघाडि अलिकति मैदालाई दुईदिन जस्तो अघाडि फिटेर डो बनाएर राखिन्छ त्यसलाई चाहिँ माउ भनिन्छ है त्यहाँदेखि जो दिन जस्तै दुईदिन अघाडि राखेको छ भने दुईदिन बादमा चाहिँ त्यसलाई फेरि कति केजी पोल्नु पर्छ होइन त्यो फेरि मैदा लाएर त्यसलाई ए़ड गरेर फेरि फिटेर है एकदम त्यो चाहिँ अब राम्रो हुन्छ पास उठ उठ्छ है त्यसमा लगाइने कुरो चाहिँ अब एउटा जुलपीमा लाग्ने कुरो चाहिँ एउटा मैदा त भइगयो मैदामा अलिकति कर्न फ्लोर लाइन्छ है त्यहाँदेखि त्यस्तै पाराले चास्नी चास्नी बनाएर त्यो पोल्न सकिन्छ आरामले है त्यो गर्न सकिन्छ जस्तै अब यता खाना भन्दाखेरि एकदमै मिठो र स्वादिलो बनाउन सकिने चाहिँ त्यही हो दाल भात तरकारी नै हो है अनेक किसिमको तरकारीहरू धेरै धेरै भेराइटीले पकाउन सकिन्छ सिस्नुको दालहरू जस्तोहरू बनाउन एकदम मलाई मनपर्छ र बनाउँछु पनि म घरमा त्यस्तो पाराले धेरै छ अझै सिक्नुपर्ने कुराहरू र मलाई मन पर्छ कुकिङमा धेरै कुराहरू पकाउन मलाई मन लाग्छ धेरै कुराहरू सिक्न मलाई मन लाग्छ बिस्तारी बिस्तारी सिक्दैछु सिक्दै जाँदैछु प्रायः प्रायः यस्तो कुराहरू सिक्नुमा धेरै मलाई खुसी लाग्छ त्यति नै हो अब खाना पिना भन्दाखेरि धेरै जसो चाहिँ अब हामी बफ मोमो पनि पकाउने गर्छु त्यस्तो मासुहरू पकाउनुमा चिकन पर्क बिफहरू होइन यसमा धेरै भिन्नै भिन्नै मसालाहरू लगाइन्छ है जस्तो पाराले हो भने अब चिकनमा हो भने नर्मल्ली अदुवा प्याज लसुन होइन त्यहाँदेखिको चिकन मसालाहरू लगाइन्छ त्यसमा हाम्रो गाउँले एड गरिन्छ त्यसकै त्यसकै भुत्लाहरू पोलेको डस्टहरू लगाइन्छ सुप खानको लागि त्यो होइन त्यस्तोहरू लाइन्छ त्यस्तै पाराले अरू पकाइन्छ